सुरु गर्नु पऱ्यो है सर्वप्रथम त म बिहान बिहान त मेरो प्रायः मेरो टाइमै छैन भन्नु पर्दाखेरि रियाजको लागि त दिउँसो पनि हुन्छ अनि बेलुका पनि हुन्छ प्रायः प्रायः म फुर्सदै हुन्छु म अलिकति टाइम लिएर त्यसलाई कन्टिन्यू दिने गर्छु गायन क्षेत्रमा भन्ने हो भनेदेखि मेरो मेरो अघि पनि मैले एउटा कुरा गर्दै जाँदाखेरि मैले पिताको नाम लिएको थिएँ अहिले पनि मेरो पिता नै हुनुहुन्छ जसरी म मलाई गीतको बारेमा थाहा हुँदै गयो सङ्गीतको बारेमा थाहा हुँदै गयो तब म एउटा गीत कुनै पनि मलाई लागेको गीत मलाई मन परेको गीत मेरो मुटु छुने गीत त्यो गीतको म फलो गर्ने गर्थेँ याद गर्ने गर्थेँ अन्त यसरी नै यसरी नै गुन्गुनाउँदै गर्दाखेरि बाजेले सुन्नु हुन्थ्यो एकछिन यता आइज त भनेर अन्त त्यो अवस्थामा चाहिँ अब हारमोनियम राखेर लु त्यो अघि तैँले गाउँदै गरेको गाना गा त बा बाबाले मेरै अघाडि छ अहिले बाबाले हारमोनी छुनु हुन्थ्यो म गुन्गुनाउथेँ बास यसरी नै हुँदै हुँदै अब मलाई अझै राम्रो छापहरू बस्दै पर्दै गयो मैले सायद कसै कोही पनि छैन होला हाम्रो बाबालाई फलो गर्ने तर मैले चाहिँ अब बाबाको एउटा छाप ममा हुन गयो छाप भइराखेको छ त्यसैलाई मैले अहिले कन्टिन्यू दिइराखेको छु